ग्रामीण क्षेत्रका कृषकहरूले अब सामना गर्नपर्ने चुनौती चाहिँ यो नै हो है हाम्रो चाहिँ यहाँनिर तपाईँको फसलहरू बर्बाद फसलहरू बर्बाद हुन्छ कोहीबेला अचानक असिना पानी आउँछ हिजो अस्ति अब तपाईँहरूलाई अब एउटा उदाहरण भनिहाल्छु म है प्र्याक्टिकल यहाँ च्यादरको घरहरू छेडे्र आलु छिर्नेखालकै छेड्हरू भइरहेको छ है यहाँ चाहिँ मेरो सरकारी घर हो जुन चाहिँ गभर्मेन्टले दिएको अठार चौबिसको घर भयो अचानक असिना पानी आयो मैले एग्रिकल्चर पनि गर्छु मैले पालक तपाईँको चार कान्ला जस्तो लगाएको थिएँ बिउँ मात्रै मैले तपाईँको मैले तिन हजार ल्याएर रोपेको थिएँ त्यो तपाईँको सेलिङमा गयो भने चाहिँ त्यो पालक र धनियाँ मेथीले मेरो नभएको पनि तपाईँको पच्चिस तिस हजार कलेक्सन गर्न सक्थेँ मैले तिन हजारको बिउ लगाएर चाहिँ है तर यहाँनिर कस्तो भइदियो अचानक पानी आएर चाहिँ मेरो घरको अठारह चौबिसको सरकारी घर पनि च्यादरहरू सबै छेडिदियो आलु छिर्नेहरू जस्तो भइदियो है र त्यो जस्तो मैले सोचेको भोलि लानु छ भनेको दिनमा अगाडि दिनै पानी आइदिएर चाहिँ यहाँनिर चाहिँ तपाईँको च्यादरहरू छेडियो होइन

एक त फेरि हाम्रो यहाँको मन्थली स्यालेरीहरू पनि नभएको पनि तपाईँको नाम चाहिँ गभर्मेन्ट जब छ है बिच बिचमा घोटाला भएर हो कि के भएर हो आजसम्म कोही पनि बोल्दिन सकेको छैन युनियनदेखि लिएर कोही पनि है यहाँ चाहिँ हाम्रो पैसामा छिट्टो बिक्री हुन्छ र तपाईँको हाम्रो स्यालेरीहरू पनि एकदमै कम्ती छ मन्थली स्यालेरी चाहिँ तपाईँको यहाँनिर फिफ्टी सिक्टी थाउजन्ड जस्तो मात्रै हुन्छ होइन र त्यो हाम्रो आर्थिक अवस्था कमजोरी भएको कारणले गर्दा नै मजबुरीमा नै हामीले यो एग्रिकल्चरहरू पनि गर्नपर्ने भर परेका छौँ है किनभने हाम्रो मन्थली स्यालेरीले हाम्रो घर मेन्टेन गर्न घर चलाउन सक्ने अवस्था भएको भए त हामी एग्रिकल्चरमा भर पर्थेनौँ होला होइन पार्ट टाइम काम पनि गर्ने थिएनौँ होला तर हाम्रो मन्थली स्यालेरी नै कम्ती भएको कारणले गर्दा मन्थली स्यालेरी हाम्रो सिक्स थाउजन्ड भेट्छ हाम्रो काटकुट गरेर अन्त हामी तपाईँको चार पाँचजना नानीहरू छ हाम्रो नभए पनि हाम्रो सातजना फ्यामिली परिवार अहिलेको रेटमा अहिलेको सिच्वेसनमा तपाईँको सिक्स थाउजन्डले घर कसरी चलाउनु लु भन्नुहोस् तपाईँहरू नै भन्नुहोस् त सिक्स थाउजन्डमा कसरी चलाउनु वेस्ट बङ्गाल सरकारले हामीलाई मन्थली स्यालेरी सिक्स थाउजन्ड दिन्छ ओन्ली अनि यसमा घर चलाउन त हामीलाई एकदमै साह्रो छ कोहीबेला गाउँ समाजमा बसेका छौँ मराउ बिहे हुन्छ मराउ हुन्छ बिहे हुन्छ नानीहरूको स्कुलको फिसहरू हामीलाई ग्रामीण क्षेत्रमा कृषकहरूले भोग्न पर्ने एग्रिकल्चर गर्दा भोग्न पर्ने पिढा र हामीलाई फाइनान्सियलको पनि एकदमै आवश्यक्ता छ हामीलाई जस्तो अहिले हामीले एग्रिकल्चर गर्छौँ हामीहरू जब त गरिरहेका छौँ जबको प्रब्लमले गर्दा मन्थली स्यालेरीले घर नचल्नुको कारणले गर्दाखेरि नै हामी प्लान्ट नर्सरी अर्किड हामी ए सब्जी खेती बाख्रा पालन गरिरहेको छु मैले फिलहालमा पनि है यो अवस्था चाहिँ हाम्रो फाइनेन्सियलको प्रब्लमले गर्दा नै हो किनभने हाम्रो फाइनेन्सियल डिपेन्ड गऱ्यो भने हाम्रो स्यालेरीमा डिपेन्ड गरेर बस्यौँ भने चाहिँ हामी घर न घाटको हुन्छौँ है हामी न अहिलेसम्म घर मेन्टेन गर्न सकेको छौँ न छोरीहरूलाई असल शिक्षा दिनसकेका छौँ अधुरो भएर गइरहेको छ र यो समयमा चाहिँ अहिले ग्रामीण क्षेत्रमा हुने मौसमलेभन्दा पनि विशेष त हामीलाई अहिले फाइनेन्सियल प्रब्लम छ हामीलाई मन्थली स्यालेरीको प्रब्लम छ हामीले ठुलो ठुलो कुरोहरू गर्न सकेको छैनौँ अहिले मैले भर्खर एग्रिकल्चर गरेर बाख्रा पालन गरेर आठ दस माउ पालेको छु अझै यो खोर मैले ठुलो बनाएर फार्मिङ गर्ने मैले विचार गरेको छु अझै उन्नत जातको उन्नत उन्नत जातको बिट्टल भयो बार्बरी भयो सोजद भयो होइन धेरै प्रकारको बाख्राहरू ठुलो उन्नत जातको जसमा कि बिक्री गर्दा एउटै बाख्राको पनि तपाईँको साठी हजार सत्तर हजार आउने खालको बाख्राहरू पनि हुन्छ एक क्विन्टल बिस किलोसम्म पुग्ने बाख्रा पनि हुन्छ त्यो सोचेको छुँ तर मेरो सपना सपना नै रहेको जस्तो लाग्छ किनभने हाम्रो यता स्यालेरीबाट गरौँ भने हाम्रो स्यालेरी खान पनि पुग्दैन र हामीले एग्रिकल्चर गरेनौँ भने त फिलहालमा हाम्रो बिहे मराउ अनि हाम्रो नानीहरूलाई पढाउने महिनैपछि चप्पल फेरिदिने ड्रेस सिलाइदिने कुराहरू हामीलाई एकदमै यो कुरो सबै कुरोमा हामीले मन्थलीको स्यालेरी डिपेन्ड गरेर बस्यौँ भने चाहिँ हुन सक्दैन है यसै कारणले गर्दा ग्रामीण क्षेत्रमा चाहिँ हामीलाई एकदमै फाइनेन्सियलको नै प्रब्लम हो है हाम्रोमा पैसा हुनु भने हामी अलिक ठुल्ठुलो कुरोहरू हामीहरू आँट्न सक्छौँ तर हाम्रोमा क्षमता नभएको कारण गरिब दुखी र सरकारको दवाबमा बसेको कारण गर्दा नै अहिले हामीले है त्यति सिक्स थाउजन्डमै स्यालेरी खाएर नै हामीले आफ्नै सकि नसकि भएपनि हामीले पालक धनियाँहरू रोपेर हामीले फुलहरू बिक्री गरेर अर्किडहरू बिक्री गरेर बाख्राहरू पालेर बसिरहेका छौँ र अझ पनि अब हुनसक्छ भने सरकारबाट हुनसक्छ भने चाहिँ अब यस्तो लोनहरू आयोजनहरू दिन सक्नुहुन्छ भनेदेखि चाहिँ हामी अझपनि हाम्रोमा क्षमता छ हामी एक्सपिरियन्स पनि छौँ तर हाम्रोमा फिलहाल चाहिँ ग्रामीण क्षेत्रमा हुने आर्थिक अवस्था चाहिँ हाम्रो चाहिँ फाइनेन्सियल नै हो हामीलाई पैसा भए हामी धेरै ठुलो ठुलो कुरो गर्न सक्छौँ तर पैसा नभएको खन्डमा नै हामी थेच्चिएर बसिरहेका छौँ फिलहालमा चाहिँ है ग्रामीण क्षेत्रमा हुने समस्या चाहिँ हामीलाई यही नै हो